नेपाली भाषा भारतीय आर्य भाषा परिवारको एउटा भाषा हो यो नेपाल देशको राजभाषा र राष्ट्रभाषा सिक्किमको राजभाषा पश्चिम बङ्गालमा सहराजभाषाको रूपमा प्रतिष्ठित भाषा हो यो भारतीय संविधानको आठौँ अनुसूचिमा स्थान प्राप्त गर्ने भाषाहरूमध्ये एक हो भारतका अन्य राज्यहरू जस्तै पश्निम बङ्गालमा सिक्किम मिजोराम आसाम मेघालय मणिपुर अरुणाचल प्रदेश उत्तर प्रदेश हिमाचल प्रदेश दिल्ली झारखण्ड र उत्तराखण्ड आदि राज्यमा नेपाली भाषा बोल्ने मानिसहरू धेरै सङ्ख्यामा बसोबास गर्ने गर्दछन् वर्तमानमा भारतका अन्य राज्यहरूमा पनि केही अंशमा नेपाली भाषाहरूको उत्पत्ति देखा पर्छन् भुटान म्यानमार लगायत विश्वका थुप्रै देशहरूमा पनि नेपाली भाषा बोलिन्छ नेपाली भाषालाई पनि भाषाका विद्वान्हरूले अन्य आधुनिक आर्य भाषा सहजकृत भाषाको एउटा सन्तान मानेका छन् यो भारोपीय इन्डो युरोपियन वा आर्य भाषाको परिवारको एउटा सदस्य हो यो यसमा परिवारको आइ आइरने शाखाबाट कृत पाली प्राकृत र अपभ्रंश हुँदै विकसित भएको भाषा हो भार भाषाविद्ध जर्ज ग्रियर्सन सुनिति कुमार चेटर्जी र महानन्द सापकोटा ज जस्ता महान् विद्वान्हरूले नेपाली भाषालाई प्राकृत अपभ्रंशका विविधरूपहरूमध्ये खस प्राकृतबाट विकसित भएको एउटा आधुनिक आर्य भाषा मानेका छन् प्रारम्भदेखि लिएर वर्तमानसम्मको दीर्घ यात्रा विविधमा नेपाली भाषाको थुप्रै नामहरू प्राप्त गरिएको छ ती खसकुरा वा खस भाषा सिन्जाली भाषा पर्वते भाषा गोर्खा भाषा वा गोर्खाली भाषा र नेपाली भाषा खास प्र खस प्रदेशमा बोलिने भाषा हुने हुनाले यसलाई प्रारम्भका खस भाषा वा खस कुरा भनियो सिन्जा राज्यको राजकाजको भाषा भएपछि फेरि यसमा सिन्जाली भाषा भनियो पर्वत राज्यमा बोलिने भाषा हुनाले यसलाई पर्वते पहाडिया भाषा पनि भनियो विशाल गोर्खा राज्यको राजभाषा पुगेपछि यसलाई गोर्खा भाषाको नाम पायो आधुनिक कालमा आएर यसले नेपाली नाम प्राप्त गऱ्यो यस भाषाले नेपाली नाम पाउनपछि एउटा लामो पृष्ठभूमि रहेको छ नेपाली देशमा जन्मिएको यस भाषालाई नेपाली नामकरण गर्ने भारतले विशेष भूमिका खेलेको देखिन्छ भारतमा नेपाली भाषा फैलिनमा सुगौली सन्धिको ठुलो भूमिका छ जसको अध्ययन हामी भाषाका चरणहरूमा अन्तर्गत गर्नेछौँ नेपाली भाषाको उत्पत्ति शीर्षक अंशमा उल्लेख गरिएको भारोपिय भाषाहरूको विकाशक्रमलाई हेर्दा नेपाली भाषाको प्रारम्भिक चरण पालीपछि प्राकृत अपभ्रंश विकासकाल थियो र खस पनि प्राकृतबाट विकसित अपभंशहरूमध्ये एक हो नेपाली भाषाको प्रथम चरणमा लिखित थुप्रै भाषाहरू विज्ञान विशेषताहरू पाइन्छन् जसमध्ये केही यसप्रकार छन् प्राचिन नेपाली भाषा को स्वरूप निर्माण गर्नुमा भारतीय आर्य भाषाको प्रभाव देखिन्छ प्राचीन नेपाली भाषाहरूको प्रयोग भिन्नै बहुवचन बोध गरेको पाइन्छ आज बहुवचन बनाउनहरू शब्दांश शब्द जोड्नु पर्छ